हेलो हजुर भन्नुहोस् हजुर हजुर हजुर ए हजुर हजुर ए हजुर हजुर अब अहिले त तपाईँ आउनु भयो भने दार्जिलिङ आउनु भयो भने त यहाँनिर तपाईँले रक तपाईँ यता दार्जिलिङ आउनु भयो भने अहिले तपाईँ यता दार्जिलिङमा घुम्ने जग्गाहरू भनेको त अब थुप्रै छ तर त्यसमा अब एकदमै तपाईँ जानै पर्ने दार्जिलिङ आएर तपाईँ घुम्नै पर्ने जग्गाहरू चाहिँ जसमा कि तपाईँ तल रक गार्डन भयो त्यसपछि हाम्रो यता पदमा नाइडु तपाईँको जुलोजिकल पार्क छ तपाईँको त्यहाँ ए सरी म्युजियम म्युजियम छ र त्यस्तै प्रकारले त्यहाँनिर तपाईँ जु जानु सक्नुहुन्छ त्यहीभित्र त्यस्तै प्रकारले तपाईँ यता तपाईँ एकदम टी गार्डनको भ्युहरू त्यहाँको मनोरम दृश्यहरू हेर्नु चाहनुहुन्छ भने तपाईँ यता चित्रेहरू आउनु सक्नुहुन्छ त्यस्तै प्रकारले तपाईँलाई यसो राफ्टिङहरू गर्नु तपाईँलाई रुचाउनु हुन्छ भने तपाईँ तल टिस्टाहरू झर्नु सक्नुहुन्छ है र त्यहाँनिर थुप्रै यस्तो लोकेसनहरू त थुप्रै छ तर अब तपाईँको कस्तो प्रकारको तपाईँ रुचि राख्नु हुन्छ है त्यही मुताबिक चाहिँ अब ए हजुर हजुर हजुर ए हजुर हजुर प्या हजुर हजुर तपाईँ आउनु भयो भने तपाईँले हजुर प्याकेजको कुरा गर्नुहुन्छ भने हार्डली तपाईँले राख्नुहोस् टेनदेखिको टुवेल्भ थाउजन है अराउन्ड त्यतिभित्र चाहिँ तपाईँको तपाईँले जुन जुन भन्नु भएको जुन दार्जिलिङको लोकल जति पनि साइट सिनहरू छ त्यो त्यस्मा तपाईँले सम्पूर्ण तपाईँले त्यहाँको मनोरञ्जन लिनु सक्नुहुन्छ तर अब तपाईँले प्याराग्लाइडिङको पनि कुरा गर्नुहुन्छ भने चाहिँ त्यसमा चाहिँ अलिकति तपाईँले राख्नुहोस् त्यसमा अराउन्ड तपाईँको झन्डै सात आठ हजार एक्स्ट्रा लाग्छ है त्यसको निम्ति चाहिँ अब हामीले फाल्टै बन्दोबस्त गर्नुपर्छ त्यसले गर्दाखेरि तपाईँलाई त्यति चाहिँ तपाईँले राख्नुहोस् न तपाईँको बजेट हजुर हुन्छ हुन्छ हुन्छ म यही नम्बरमा गर्नुहोस् न तपाईँले है हुन्छ हवस् हवस् धन्यवाद